मैले आफ्नो विद्यार्थी जिवनमा कलकत्ता विश्व विद्यालयमा अध्ययन गर्दाखेरि दार्जिलिङ मेल उत्तर कन्या जस्ता विभिन्न रेल गाडीहरूमा चढेर सफर गर्ने मौका पाएको छु त्यसलाई मो आफ्नो भाग्य सम्झिन्छु है र रेलका विभिन्न बर्थहरूमा मैले बस्ने र हिड्ने पनि मौका पाएको छु र म अझै पनि त्यो दार्जिलिङ मेलमा गएको छुकछुक छुकछुक गर्दै गएको सम्झनाहरू सम्झेर रोमाञ्चित महसुस गर्छु मैले कहिले कहीँ आफ्नो त्यो पुरानो सम्झनाहरू कोट्याएर हेर्दाखेरि मलाई अझै पनि लाग्छ कि त्यो खेतहरूको बिचबाट रेल कुई कुई गर्दै कुद्दै गरेको हामी खिड्कीमा बसेर त्यो फलामका खिड्कीहरूबाट बाहिर खेत बारीहरू हेरेको मकै पाकिरहेको धान पाकिरहेको त्यसरी नै क सिलगढी आइपुग्ने बेलामा हो मलाई अझै पनि याद छ त्यो राम्रा राम्रा अनानसका बिरुवाहरू त्यसरी नै अलिक माथि आइपुग्दाखेरि चियापत्तीका बोटहरू देख्ने त्यो रोमााञ्च अझै पनि मेरो आखामा ढृष्टान्त छ मलाई के लाग्छ भन्दाखेरि हामीले यो लपक गामिनीको सफर चाहिँ एकदमै राम्रो हो जस्तै हामी हवाईजहाज माध्यमबाट कतै गयो भने त्यो हवाई माध्यमबाट हामीले के देख्न सक्छौँ भन्दाखेरि केवल अनि केवल हामी हवाईजहाजबाट बादलहरू देख्लौँ कुनै आकास देख्लौँ तर हामी लपक गामिनी यानि कि रेलबाट जाँदाखेरि चाहिँ जुन किसिमको सौन्दर्यपूर्ण ढृष्टान्त हामी देख्छौँ त्यो बसबाट जाँदाखेरि कुनै अन्य वाहनहरू बाट जाँदाखेरि वाहनहरूबाट जाँदाखेरि पनि मलाई लाग्दैन र म अझै पनि थाहा छ मलाई त्यो एनजिपीको स्टेसनदेखिको दार्जिलिङ मेल आउँथ्यो त्यो दार्जिलिङ मेलमा हामी चढेर बर्थ खोज्नु कम्ती दुःख पर्दैनथ्यो तर मलाई अझै पनि याद छ दार्जिलिङ मेलका ति बर्थहरू यत्ति सफा यत्ति राम्रा हुन्थे सफा सौन्दर्यपूर्ण हुन्थे ति बर्थहरूमा चढेर त्यो सिटमा गएर एट ए एट नाइन एट सिक्स जस्ता नम्बरहरू भएको बर्थमा चढेर हामी सफर गर्ने गर्थ्यौँ र मलाई अझै पनि याद छ त्यो रोमाञ्च त्यो मद्धर र माध्यम रेलको यात्रा जो यात्रा हाम्रोदेखि हुन त जिवन पनि एउटा यात्रा नै हो तैपनि हामी यो जिवनरूपी यात्रामा मलाई एकपटक न एकपटक सबैले नै लपक गामिनी यानि कि रेलको यात्रा गर्नै पर्छ भन्ने चाहिँ लाग्दछ